हेलो सुन्नुहुँदैछ म कलकत्ताबाट बोल्दैछु है म त्यहाँ कालेबुङ त्यहाँ यसो कफेरतिर घुम्न आउँ भनेर क्याब बुक गरेको थिएँ भोलि चाहिँ म त्यहाँ बजार आइपुग्दैछु बेलुकीतिर तपाईँ गाइड हो तपाईँको नम्बर दिएको छ कि मलाई तपाईँले घुमाउनु हुन्छ अरे नि टुरिस्टहरूलाई हगि अन्त भोलि म त्यहि त कालेबुङ आएर तपाईँलाई कहाँ भेट्नु हजुर म फर्स्ट टाइम आउँदैछु कालेबुङ

होइन होइन म बाई ट्रेन आउँछु एनजिपीसम्म त्यहाँबाट चाहिँ गाडी रिजर्भ गरेर आउँदैछु कालेबुङसम्म हजुर ए बस स्टेन्डमा आएर अच्छा सुन्नुहोस् न त्यहाँबाट चाहिँ बस स्टेन्डबाट चाहिँ कफेर पुग्नु कति टाइम लाग्छ डेढ घन्टा बसमा जानुपर्छ कि सानो गाडीमा ए त्यहाँबाट सानो गाडी पाइन्छ ए अँ अँ अनि वहाँ बस्ने सुविधाहरू के छ होटेलहरू छ कि त्यहाँ के छ हौ

हजुर हजुर ए हुन्छ हुन्छ तपाईँले म र मेरो वाइफ छ कि दुईजाना छौँ हामीलाई एउटा राम्रो होमस्टेमा तपाईँले बुक गरि राखिदिनुहोस् हगि र हामी चाहिँ हामी चाहिँ प्योर भेजिटेरियन हो त्यसले गर्दा अब त्यो माछा मासु त चल्दैन हगि र त्यस्तै अब एकदम अर्ग्यानिक सागसब्जी पाउने कुन चाहिँ होमस्टे छ त्यहाँनेरि त्यो बुक गरि राख्नुहोस् न ल अँ अँ अन्त कफेरमा घुम्ने ठाउँहरू चाहिँ के के छ हौ

ए पानी परेको छ कि छैन अहिले त्यहाँ ए हजुर हजुर ए हजुर हजुर त्यहाँ हर्स राइडिङहरू पनि पाइन्छ

हजुर ए त्यहाँ कफेरबाट के अरे सनराइज पनि हेर्ने ठाउँ छ भनेको सुनेको थिएँ त्यो चै कति टाढो पर्छ होला हगि हजुर ए अँ के अरे हामीलाई तपाईँले नै घुमाउनु हुन्छ नि होइन हामी त फेरि नयाँ मान्छेहरू त्यहाँ भरे जङ्गल जङ्गल घुम्दा घुम्दै हरायो भने त साह्रो पर्छ त हौ ए ल ल ल ल तपाईँको यो रेट चाहिँ कति छ होला हौ हामी दुई रात बस्छौँ ए त्यो चाहिँ तपाईँको गाइडको चार्ज र होमस्टेमा बसेको खाएको सुतेको सबै गरेर

ए अन्त अलिक महँगो भयो त बहिनी अलिक मिलाइ दिनुहोस् न हौ म त अब आफ्नै जात भाइ परेँ नि त हौ अन्त अँ अलिक मिलाइ दिनु नि हौ हजुर दिनको तिन हजार त ठिकै छ अब अरू टुरिस्टहरूलाई त अब त्यतिको त ठिकै हो अब आफ्नै जात भाइ आउँदा त यसो अलिकति याद गर्नुपर्यो है हगि अब हामी त कलकत्तामा बस्ने मान्छे भयौँ अब गरममा बस्ने ठाउँ है फर्स्ट टाइम आउँदैछु कालेबुङ ल अलिकति यसो मिलाइ दिनुहोस् न ल हामी दुईजाना आउँछौँ ल राम्रो ठाउँ बन्दबस्त गरि राखिदिनुहोस् र राम्रोसँगले हामीलाई घुमाइ दिनुहोस् पछि तपाईँ कलकत्ता आउनुभयो भने हामी घुमाउँछौँ नि तपाईँलाई फेरि ल हवस् हवस् हवस् ल ल ल ल हामी भोलि आइपुग्छौँ है त ल हवस् ओके थ्याङ्क यू